भाइ मेरो भाइको नि छोराको कलेज छ कि मिटिङ छ पुरा हो अन्त अलि छिटो पुग्नु छ हो अन्त पुरा जाम छ पुरा जाम छ जानुसकेको छैन लिनु दीप बाटो देखाइदेऊ न त अलि भाडा मिलाएर दिइहाल्छु मलाई नौ बजी नि नौ बजी निकाल्नु छ यहीँ दस बजिसक्यो अन्त अलि छिटो गरिदेऊ ल भाइ